मेरो भारतमें नि यो अम्निके घरमें कि सबै साडी लगाउँछ मेरो छोरी पनि पुरा अथि पुरा शरीर ढाकेर लुगा लगाउँछ बुहारी पनि पुरा शरीर ढाकेर लगाउँछ सासू पनि पुरा साडी लगाउँछ हो यो छोटो छोटो लुगा मन पर्दैन हो अनि त यो छोटो छोटो लुगा यो त दिल्लीमें यो त बाहिर देशको फेसन हो फेसन निक्लेको छ अनि त मेरो घरमा त कोही पनि त्यस्तो लगाउँदैन पुरा सारी चुडीदार लगाउँछ हो अनि त अम्निके उदलाबारीबाट किन्छ अनि त सिलिगुडी मालबजारबाट अनि त साडी खाली किनेर लगाउँछु अरू केही लगाउन्नँ छोटो छोटो लुगा केही मन पर्दैन मेरो घरमा हो सबै सासू पनि साडी लगाउँछ म पनि साडी लगाउँछु छोरी पनि चुरीदार लगाउँछ हो अनि त सबैजना साडी लगाउँछ अनि त छोटो छोटो लुगा कोही पनि लगाउँदैन यी सब बाहिरको फेसन हो अब देखादेखी सबै को को लगाउनु थाल्दै छ हो अनि त खाली साडी मन पर्छ हो अनि त